हाम्रो क्षेत्रमा स्टेडियमहरू छैन तर पनि एउटा खेलकुदको लागि चाहिँ एउटा हाम्रो ग्राउन्ड छ है केही कार्यहरू कार्य खेलकुदको कार्यहरू गर्नु पऱ्यो भने एउटा ग्राउन्ड छन् र केही कार्य छ भने फर्स्ट अफ अल हामीले एउटा ग्राउन्डहरू सफा गर्नु पऱ्यो के कस्तो फुटबल छ भने फुटबल फुटबल टाइपको हामीले बनाउनु पऱ्यो रिङहरू कोरेर पोलहरू हालेर रनिङहरू छ भने त्यस्तै गर्नु पऱ्यो किर्केटहरू छ भने पनि किर्केटकै अनुसारले गर्नु पऱ्यो र एउटा सुविधा चाहिँ के छ भन्दा के हुनु पर्दा ए हुनु पर्छ भन्दा पोसिबल लाइक खेल्ने प्लेयरहरू इन्ज्युर्ड हुन्छ है त्यसको लागी मेडिसिन स्प्रेहरू चाहिन्छ र फुटबलहरू भयो पनि एकदमै फेसिलिटी छ है किनकि जित्नेलाई जित्नेलाई हामी ट्रफी मेडेल पैसाहरू पनि दिन्छौँ र जित्नेलाई मात्रै नभएर एउटा हामी हार्नेलाई पनि एउटा त्यस्तै राखेको हुन्छ है जित्नेलाई प्राइज बेसी छ भने त्यसको हाल्फ हामी हार्नेलाई पनि दिन्छौँ है र हाम्रो गाउँ ठाउँमा चाहिँ क्षेत्रमा चाहिँ यस्तै सुविधाहरू छन्